मैले प्रयास गरेको सबैभन्दा चुनौतीपूर्ण रेसिपी के हो भन्दामा चाहिँ मैले मलाई चिकन बिरयानी बनाउन धेरै इच्छा थियो त्योपछि मैले बनाउनु ट्राई पनि गरेँ एकपल्ट फर्स्टमा अन्त त्यस त्यो बनाएर मैले मेरो फेमिली मेरो फ्रेन्ड्सहरूलाई दिँदा चाहिँ उनीहरूले भन्यो कि धेरै मिठो भयो अन्त चुनौतीपूर्ण किन हो भन्दामा चाहिँ त्यसमा धेरै मर मसला इन्ग्रिडियन्सहरू चाहिने हुँदा चाहिँ त्यो अलिकति मेरो लागि चुनौतीपूर्ण भयो र योबाट यो अनुभवबाट मैले के सिक्नु पाएँ भन्दामा चाहिँ मैले अब धे अझै चिकन बिरयानी बाहेक अरू मैले मटन बिरयानी दम बिरयानी भेज बिरयानी बनाउनु पनि अझै मलाई इच्छा जाग्दै गयो त्यसको त्यसको चिकन बिरयानी बनाएपछि चाहिँ र अझै म अब बनाउनु ट्राई गर्छु अझै सिक्छु अझै त्यसमा इम्प्रुभमेन्ट पनि ल्याउने छु र अब त्यसको बादमा चाहिँ म अब सबैलाई म बनाएर खिलाउने मेरो अझै इच्छा पनि छ